हेलो श्याम इलोक्ट्रोनिकबाट बोल्नुभएको हो ए भाइ मैले अस्ति तपाईँकोबाट फोन लगेको थिएँ नि नयाँ फोन अन्त त्यो लेनोभोको जेड वान प्रो क्या तर मैले लिएर गएँ हो चलाएँ मैले अहिले दुई हप्ता भयो मैले चलाएको अन्त मलाई चाहिँ डर लाग्दैथ्यो अब नयाँ अब नयाँ कम्पनी भन्दा नि तपाईँले त पुरानै हो भन्नुभयो लेनोभो अब मैले हामीले सुनेको त त्यो स्यामसङ नोकिया त्यही हो अन्त मैले लिएर गएँ चलाएँ राम्रो लाग्यो त्यो ब्याट्री राम्रै टिक्दो रहेछ दुई तिन दिनकै कति एम एच के भन्नुहुँदैथ्यो त्यो त थाहा भएन तर टिक्यो दुई दिन जस्तो अन्त प्रोसेसर चाहिँ भन्दो रहेछ त्यो भित्रको मसिनहरू होला त्यो पनि राम्रै रहेछ भन्दै थियो मेरो छोराले पनि खोई त्यसले त गेमहरू केके हालेर खेल्दै गर्छ हो राम्रो लाग्यो मलाई अब यो तपाईँको फोन न ह्याङ हँदो रहेछ चार्ज पनि छिटो हुँदोरहेछ हो धेरै राम्रो लाग्यो मलाई त अब बादमा के कसो एसो कबरहरू केही हेरूम् भनेको म आउँछु नि है तपाईँकोमा